ह्यालो म्याडम गुड मर्निङ तपाईँ इस्टेर्लिङ होटेलको म्यानेजर बोल्नुभएको हो ए म कलकत्ताबाट बोल्दैथिएँ कि मेरो नाम चाहिँ विशाल हो म कलकत्तामा अफसल टोयटाको म्यानेजर हो कि अनि त म दार्जिलिङ घुम्नु आउँदैछु तपाईँको होटेल मैले अनलाइन बुकिङ गरेको थिएँ

मैले अस्ति पाँच तारिक गरेको

अनि त म्याडम मेरो म मेरो परिवारहरू छ हजुर हजुर हामी पाँचजना आउँदैछु हजुर हजुर हजुर त्यही त मैले बुकिङ गरेँ अनि त्यो अनलाइन पेमेन्टको लागि म यहाँ उसो गरिराखेको छु कि अनि त त्यो गर्नुभन्दा अगाडि चाहिँ अब तपाईँको होटल कस्तो हो भनेर नि यसो जानकारी लिऊँ भनेर नि ए फाइभ स्टारै हो नि हजुर अनि के के छ होला नि त्यहाँको रुमहरू

अनि तपाईँको फाइभ स्टार भनेपछि त त्यहाँ जिमको फ्यासलिटिहरू पनि छ होला नि हजुर म बिहान यसो वकिङहरू गर्छु कि

ए भनेपछि स्विमिङ पुलहरू पनि छ होला नि खाना चाहिँ कसरी दिनुहुन्छ म्याडम तपाईँले बिहान नास्तामा के दिनुहुन्छ अनि ए हजुर भनेपछि मैले जस्तो हिसाबले अर्डर गर्छु त्यही हिसाबले पाउँछु नि ए हुन्छ हुन्छ दिउँसो र बेलुकाको पनि त्यही होला लन्च र डिनर पनि नि हुन्छ म चाहिँ अलिकति सादा खान्छु कि अनि त मेरो परिवार चाहिँ अलिक मसलादार खान्छ उनीहरू माछा मासुहरू खान्छ म त बोइल मात्रै खान्छु

ए हुन्छ त म्याडम लु दस तारिक म पक्का भयो दस तारिक भेटौँ न त है हुन्च हजुर

पाँचजना हजुर म्याडम हुन्छ म्याडम म राखेँ अहिले